यो फुटबलबाट एकजना अब नाम चलेको चाहिँ नसीब भन्ने थियो अनि उ चाहिँ अब पहिला क्लासदेखि नै अब हुन्छ नि अब क्लासहरू आउँदाखेरि नि उयो प्रायः जस्तो क्लासहरू एटेन गर्थेन त्यहाँदेखि बङ्कहरू गर्थ्यो फुटबल अब त्यो वान डे मिनी पोसदेखि त्यो सानसानो अब सानसानो कलिकति फुटबलको केही छ भने नि अब उ चाहिँ गइहाल्थ्यो क्या अब उसलाई चाहिँ अब त्यो फुटबलको चाहिँ अर्कै खालको क्रेज अर्कै खालको क्रेज बसिसकेको थियो त्यहाँदेखि चाहिँ त्यहाँदेखि त्यतिकै हामी क्लास गर्दैथियो त्यहाँदेखि उ सेभेनमा उ उयो साईको भर्तीमा गयो त्यहाँदेखि साईमा उ एकैतालमा भयो अब अरू जस्तो चाहिँ अब त्यो रिपिट गरिरहनु परेन उ एकैतालमा एकैतालमा छिऱ्यो त्यहाँदेखि उ पछि गएर त्यतिकै खेल्दै खेल्दै खेल्दै अब मैले अब उसको सुनेको देखेको चाहिँ अब उसले कतिपल्ट अब तिन चारवटा म्यान अफ द म्याच पायो त्यहाँदेखि म्यान अफ द सिरिज पायो त्यहाँदेखि अब त्यो ट्रपिज ट्रपिज त एक्स्ट्रा भनौँ ट्रपिज एक्स्ट्रा मेडल अब कति अब उसको नाम त अब जहाँ नि अब उसको नाम नसीब भनेर कहीँ अब सोध्यो भने नि अब उसको त जहाँ पनि जसले पनि चिन्ने उसले नाम चाहिँ यस्तो बनाएको थियो तर उ हामीसँग मसँग बस्थ्यो तर मेरोभन्दा मभन्दा अगाडि बेन्चमा बस्थ्यो अब उ चाहिँ एस् अर्कै खालको थियो क्या अब जहिले पनि फुटबल फुटबल जहिले पनि फुटबलकै मात्रै कुरा गर्ने क्लासमा बस्दा नि फुटबल केही गर्दा नि फुटबल डेल्ली फुटबल फुटबल त्यहाँदेखि चाहिँ उ मज्जाले अब त्यही साईबाटै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदैछ अहिले पनि